बजारमा अहिले जब हामी बजार जान्छौँ त्यति बेला हाट बजारमा पस्छौँ है हाट बजारमा पस्दाखेरि अहिले एकदमै मूल्य बढेको चाहिँ हाम्रो टमटरको अनि बर्खामा त एकदमै सब्जीको दामहरू त बढेकै हुन्छ है बिस रुपियाँ पावादेखि कम्तीमा हामीले केही पाउँदैन तर टमाटर चाहिँ अहिले दुई सौ रुपियाँ किलो भएको छ अलिकति घटाएर दिँदा एक सौ असी रुपियाँ किलो हुन्छ जुन टमाटरलाई हामीले तिस रुपियाँ पच्चिस रुपियाँ बिस रुपियाँ बेसी भनेको चालिस रुपियाँमा किनेर खान्थ्यौँ है अहिले एकदमै बढेको छ अनि यो मूल्य बढेकोमा चाहिँ एकदमै हामीलाई यस्तो लाग्छ कि जुन चिज हामीले खादैनौँ गर्दैनौँ भन्छौँ कि तर त्यो चिज हामीलाई खाने लत लागेको छ हामीले सब्जीमा टमाटर हाल्नै पर्छ अनि त्यो टमाटर किनेर ल्याउनै पर्छ हामीले दुई सौ रुपियाँ किलो किन नहोस् तिन सौ रुपियाँ किलो किन नहोस् तर हामीले किनेर ल्याउनु पर्छ यो महँगाइले गर्दाखेरि हाम्रो जुन हामीले घर चलाउछौँ है त्यो घर चलाउनुमा हामीलाई पैसाको पुरा टुमटुम हुन्छ किनभने किनेर ल्याउनै पर्छ खानै पर्छ खाने बानी लागेपछि है अनि अनलाइन सपिङमा त अब के सोच्नु र सब्जीहरू त हामी कहिले पनि मगाउँदैन केही केही कुराहरू मगाउँछु तर म त अनलाइन सपिङमा मगाउँदिन पनि छोराछोरीहरूले मगाउँछन् है यसमा अब अनलाइनमा कतिवटा चिजहरू हामीले किनेर ल्याउँदाखेरि राम्रो पनि हुन्छ अनलाइनको चिजहरू कोही चिज नराम्रो पनि हुन्छ अब कति त्यो चिजलाई फर्काउनु पनि पुरा टाइम लाग्छ अनि अनलाइन सपिङमा हामीले जब हामीले सप हामीले गर्छौँ है हामीले अलाइन हामीले अब हामीले जुन कुरो हामीले मगाउँछौँ त्यो कुरो ल्याउँदा चाहिँ अनलाइन सपिङलाई चाहिँ के भन्न चाहन्छु भने जुन कुरो हामीले देखेर मन परेर हामीले मगाउँछौँ त्यो कुरो चाहिँ कोही बेला चाहिँ एकदमै डुप्लिकेट चिजहरू घरमा आइपुग्छ है त्यो चिजलाई हामीले फर्काउनुको लागि पनि हामीलाई पुरा टाइम लाग्छ कि त्यो चिज फर्काएर हामीलाई पैसा पाउनु पनि पुरा टाइम लाग्छ कुनै कुनैमा अलिकति छिट्टो हुन्छ र पनि हामीले त्यो चिजहरू राम्रो पाउँदैन तपाईँहरूले जुन सब गर्दाखेरि तपाईँले जुन अफर दिएर हामीलाई लगाउनु जुन अफर दिँदाखेरि हामीले किन्छ त्यो चिजहरू चाहिँ तपाईँहरूले चाहिँ राम्रो दिनुहोस् किनभने हाम्रो त्यो जुन पैसा हामीले दिनुपर्छ त्यो पैसा त तपाईँहरूले भनेकै जति हामीले दिन्छु है तर त्यसमा हामीले चिज हामीले राम्रो पायौन भने त हामीलाई मजा लाग्दैन अनि तपाईँहरूले त्यो चिज पनि गरिदिनुहोस् अनि अब यो बजारको यो तरकारीहरूको मूल्य एकदमै बढेर गयो गएको छ है यसमा अब हामीले नकिनौँ भन्दा पनि किन्नै पर्छ है किनेर ल्याए पछि हामीले त्यो चिजलाई महँगै दाममा भए पनि हामीले खानु पर्छ है खाइरहेकै छौँ अब अब झन् हाम्रो यो फेस्टिभल आउँदैछ हाम्रो त सब्जीको दामहरू त अझै बढेर जान्छ है फेस्टिभलमा त अन्त त्यो फेस्टिभलमा हामीले प्याज असी रुपियाँ किलो भए पनि किन्नै पर्छ किनभने हाम्रोमा त गेस्ट आउँछ है त्यही कारणले त्यही कारणले चाहिँ अब यो कुराहरूमा चाहिँ अब हामीलाई दु ख पनि लाग्छ अब हुन त व्यापारीहरूको कुहिएर जान्छ अब कुहिएर जाँ जाँदाखेरि उनीहरूलाई पनि नोक्सान हुन्छ तर उनीहरूलाई नोक्सान हुँदा व्यापारीहरूले पनि अलिकति बुझेर उनीहरूले हामीलाई दुई सौ रुपियाँ रमभेडा गर्दैछ भने उनीहरूले त अलिक कम्तीमा ल्याएको छ हामीले किन्नु जाँदाखेरि अलिकति घटाएर किन्दाखेरि उनीहरूले पनि दिनुपर्छ किनभने उनीहरूले दिएन भने उनीहरूको चिज कुहिएर जान्छ उनीहरूलाई नै नोक्सान हुन्छ तर अब यो वृद्धिमा चाहिँ अब के भन्नु र वृद्धि भइरहेको छ मान्छेले किनेर खाइरहेको छ है भोलिको दिनमा घट्नु पनि सक्छ बढ्नु पनि सक्छ यसलाई त हामीले केही भन्न सक्दैनौँ यसैले नै अब यो कुराहरूमा चाहिँ तपाईँहरूलाई मैले भनिहालेँ यसमा अब कतिवटा मैले राम्रो कुरा भने होला कतिवटा नराम्रो कुरा भने होला राम्रो कुराहरूई तपाईँले लिइदिनुहोस् नराम्रो कुराहरूमा तपाईँले हामीलाई भूल भएकोमा चाहिँ हामीलाई क्षमा दिनुहोस् धन्यवाद